अहिले घरी ग्रामीण कृषिमा धेरै असुविधा छ किनभने प्रायः जस्तो नानीहरू पढे लेखेको ध्यान दिन्छन् पढेर त्यो खेती गर्ने व्यायाम बानीहरू हराइसकेका छन् अनि त्यसै कारण खेती गर्ने समयमा खेताला वा रोजगार पाउन गाह्रो छ यसै कारण यो खेतीको विषयमा धेरै कमजोरी हुन गएको छ अनि अब केही खेतीपाती नै त्यस्तो उब्जनी पनि दिँदैन मान्छेलाई आमदामी पनि दिँदैन त्यही कारणले नै अब धेरै खर्च लाग्छ खेती गर्नु गोरु जोत्नु पऱ्यो मेसिन लगाउनु पऱ्यो भनेको जस्तो फेरि उब्जनी आमदामी नदिएको हुनाले पनि मान्छे बिस्तारै अहिले घरी अब खेतीपाती गर्दा पनि आमदामी त्यति राम्रो हुँदैन यसै कारण सामानहरू पनि पाउँदैन हलो कोदालो काँटा कोदालोहरू पनि पाउन छोड्यो यसै कारण मानिसहरूले खेती गर्न छोडेको हो